म साथीहरूको समूहमा बाइक यात्रामा गएको छु साथीहरूको यात्रा उयो समूहमा लाभा गएको थियौँ बाइक यात्रामा बाइक यात्रामा लाभा जाँदा लाभामा धेरै धेरै राम्रो राम्रो कुराहरू गुम्बाहरू देख्यौँ घुम्यौँ अनि आई लभ लाभा गयौँ घुम्यौँ लाभाको एकदम त्यहाँको मौसम पनि राम्रो राम्रो लाग्यो र यात्राको तयारी कसरी गऱ्यौँ भन्दाखेरि साथीभाइहरू मसँग भेटघाट भएको बेला जानुपर्छ घुम्न जानुपर्छ कुनै पनि जग्गा घुम्नु जानुपर्छ बाइक यात्रामा जानुपर्छ भन्ने सल्लाह भएको थियो त्यतिकै सल्लाह हुँदाहुँदै त्यो फेरि पनि सल्लाह गरेर गयौँ र व्यस्त व्यस्त समयमा कसरी टाइम निकाल्यौँ भन्दाखेरि जुन दिन हामी घुम्नु जाने प्लान गरेको दिन हुन्छ त्यो दिन त्यो दिन त्यो दिन गर्नुपर्ने कामहरूलाई चाहिँ हामीले अगाडि नै काम अगाडिकै दिन काम गरेर आफ्नो कामहरू सकेर जुन दिन घुम्नु जानुपर्ने दिनको कामहरूलाई चाहिँ अगाडि नै सकेर त्यो दिन चाहिँ हामी घुम्नु बाइक यात्रामा निस्किएका थियौँ